हाम्रो राज्य शिक्षाको प्रणालीमा नेपाली भाषाको कस्तो भूमिका छ भन्दाखेरि चाहिँ हामी एउटा नेपाली जाति हौ र हामीलाई चाहिँ हाम्रो नेपाली भाषा चाहिँ धेरै महत्त्वपूर्ण छ हामीले आफ्नो भाषा हामीले त हरेक कुरामा हाम्रो मातृभाषा हामीले बोल्नुपर्छ हामीले सबैलाई हामीले सिकाउनु नि पर्छ तर अहिले के हुँदैछ भने अहिले सबैजनाले इङ्गलिस इङ्गलिस स्कुल सानैदेखिन पढेर आएको कारणले गर्दा चाहिँ हाम्रो चाहिँ यो मातृभाषा चाहिँ लुप्त हुँदैछ र हामीले त्यसरी आफ्नो मातृभाषालाई लुप्त गर्नु दिन हुँदैन हामीले जति सक्दो चाहिँ हामीले हाम्रो नेपाली भाषा बोल्नुपर्छ र स्कुलमा जहाँ गए पनि हामीले चाहिँ हाम्रो आफ्नो मातृभाषालाई चाहिँ बिर्सिनु हुँदैन हामीले हाम्रो पुर्खाहरूदेखि बोलेर आएको हाम्रो यो भाषा हो र हाम्रो चाहिँ नेपाली भाषामा चाहिँ नेपाली भाषाले चाहिँ कस्तो भूमिका निभाउँछ भने चाहिँ हामी नेपाली हौ हाम्रो नेपालीभाषी हामी नेपालीलाई चिनाउँछ